मैले जीवनमा सिकेको पाठहरू चाहिँ मैले आफ्नो जति पनि कामहरू थियो त्यो कामहरू आफै गर्न सकेँ कति अनुभवहरू थियो र म त्यही कामहरू लिएर कति सिकेर बाहिर गएँ बाहिर पनि कामहरू गर्नु मलाई धेरै सजिलो भयो त्यही कामहरू सिकेको राम्रो भयो काम लाग्यो र मलाई गाह्रो भएन बाहिर गएर काम गर्नु पनि गाह्रो भएन जति मैले सिकेको थिएँ त्यो भन्दा अझ धेरै सिक्दै गएँ र अहिले पनि त्यही कामहरूले सिकेर म एकदमै अहिले त्यही कामहरूले चाहिँ प्रभावित भइरहेको छु र त्यो कामहरूले गर्दाखेरि नै अहिले म यत्तिको भइरहेको छु मैले सिकेँ जीवन कालमा धेरै कुरो सिकेँ र त्यो धेरै कुरो सिकेको चाहिँ मलाई अहिले धेरै काम लागिरहेको छ